मैले चाहिँ तपाईँको त्यो एमजोन जुन चाहिँ सपिङ एप छ मेरो त्यसमा धेरै सामानहरू हेर्दै है मलाई मन परेको हेर्दै राखेको थिएँ त्यो कार्टमा पछि गएर लिन्छु भनेर तर अहिले चाहिँ मलाई त्यो समानहरू मलाई चाहिएन हो त्यसै कारण पहिला म त्यो त्यसलाई त्यो कार्टबाट निकाल्नु लागि चाहिँ पहिला एमाजोन एप खोल्छु त्यसको बादमा त्यो एमाजोन एप खोलेर त्यसमा कार्टमा क्लिक गरेर कार्टमा भएको जति पनि सामान छ एक एकवटा गर्दै सेलेक्ट गर्दै त्यो सबैलाई त्यहाँबाट म डिलिट गर्छु